हामीले है कुनै पनि बिरुवाहरू रोप्दाखेरि त्यसलाई स्याहार सुसार मलजल गऱ्यौँ न भने बाँच्नु गाह्रो हुन्छ जो गर्मीको समयमा चाहिँ बेगोनिया एजिलिया फुलहरू बाँच्नु साह्रो पर्छ है ठण्डाको समयमा चाहिँ सकुलेन्टहरूलाई बचाउनु गाह्रो हुन्छ सिजन हेरेर है हामीले रोपेको राम्रो हुन्छ